हेलो तपाईँ कहाँ हुनुहुन्छ म यहाँ सिके चौकमा पर्खिरहेको छु म अघि यहाँ आठ बजी आइपुगेको छु तर तपाईँलाई देख्नु सकिनँ यहाँ बजारमा तपाईँ कहाँ हुनुहुन्छ र तपाईँलाई अघिदेखि म खोज्दैछु तपाईँलाई म देख्न सकेको छुइनँ म रिसापमा जाँदैछु किनभने वहाँ टाइममा पुग्नु पर्नेछ र मेरो यहाँ सामानहरू गायब हुनु आँटिसक्यो र तपाईँ यो सिके चौकमा चाँडोभन्दा चाँडो तपाईँ आइदिनु पर्छ र मेरो वहाँ समय ढिलो भइसक्यो र तपाईँ चाँडोभन्दा चाँडो आइदिनुहोस् ल